राज्य परिवहनको गुणस्तर अहिले पहिलेको तुलनामा निकै नै सफल भएको देख्न सकिन्छ पहिले पहिले मानिसहरू एक ठाउँदेखि अर्को ठाउँ जान धेरै पैदल यात्रा गर्नु पर्ने त्यसको तुलनामा त अहिले सरकारद्वारा सडक यो निर्माण योजना पुल निर्माण योजना धेरै प्रकारको भइरहेको छ साथै राज्य सकरारद्वारा यातायातको सुविधाको निम्ति बसहरू पनि प्रोवाइड गर्नु भएको छ र राज्य स्त गुणस्तर म सफल नै देख्छु बढेकै देख्छु मलाई लाग्छ भारतको यात्रा गर्न स्थान अनुसार हुन्छ यो कुरो किनभने कुनै पनि जगामा जस्तै दार्जिलिङको पर्यटक स्थलहरूमा यात्रा गर्न धेरै महँगो पर्छ पर्यटकहरूको लागि र कतिपय ठाउँहरूमा फेरि सस्तोमा पनि यात्रा गर्न सकिन्छ